नानीहरूले चित्रकला सिक्नको लागि सानै बचपनैदेखिबाट जहिलेदेखि पेन्सिल लिएर कोर्न थाल्छन् तहिलेदेखि सिक्नुमा ऊ गर्छन् आज भोलि पर्सि गर्दै गर्दै लाँदाखेरि त्यसै दुई वर्ष तिन वर्ष चार वर्ष पाँच वर्ष दश वर्ष बाह्र वर्ष पन्ध्र वर्ष यसरी सिक्दै लगेर उनीहरूले चित्रकलाहरू राम्ररी सिकेर सिक्दै जान्छन् र अगाडि बढ्दै पनि जान्छन् र धेरै अन्तरबाट पनि सिक्दै जान्छन् स्कुलबाट नि सक्दै जान्छन् चारैतिरबाट सिक्दै जाँदा अगाडि बढ्दै जान्छन् घरमा पनि प्रेक्टिल आफ्नो गर्दै जान्छन् र त्यसरी अगाडि बढ्दै बिस बाइस वर्ष हुँदा पुरा गर्दै जान्छन्